मैले फर्स्ट आफ्नो पौडी खेल्नु सिक्दा फर्स्ट डुबे भन्ने खोलामा सिकेको हो पहिलो पाखा गहिरोमा खेल्नु मलाई पुरा डर लागेको थियो किनभने खुट्टा जमिनले नभेट्दा पुरा डर लाग्छ मलाई सिकाउने र मलाई इन्करेज गर्ने मान्छे चाहिँ राजु श्रेष्ठ हो उनले चाहिँ मलाई पुरा इन्सपाइर गर्नु भयो कि तिमी सक्छौ यस्तो नडराऊ भनेर